हेलो गुड आफ्टरनुन हजुर हो त तपाईँ को बोल्नुभएको ए केको लागि कल गर्नुभएको थियो होला है म्याम हजुर हजुर

टाइम कति बजी होला है म्याम हजुर हजुर रू त्यो मिटिङभित्रमा चाहिँ केको बातचित हुन्छ हामीले नानीहरूलाई पनि ल्याउनुपर्ने हो कि प्यारेन्ट्स मात्रै हो

हजुर

ए हुन्छ हजुर हजुर ए हुन्छ हजुर म्याम हजुर हुन्छ धन्यवाद